हिजो मैले खाना अर्डर गरेको थिएँ त्यसमा चाहिँ दुई तिनवटा सामान छुटेछ दाल कोल्ड ड्रिङ्क्स अनि उयो के भन्छ साबुन अनि स्याम्पो छुटेछ त्यो चाहिँ अब फेरि पठाइदिनुपऱ्यो